मैले चाहिँ फ्लिपकार्टमा एउटा जुत्ता मगाएको थिएँ त्यो चाहिँ दामी लाग्यो दामी सुज अहिलेसम्म हालिरहेको छु दामी लाग्यो त्यो सुज चाहिँ त्यसको स्ट्रक्चर बनावट अनि त्यसको सोल दामी लाग्यो